यो जुन चाहिँ विषय छ त्योमा मेरो त्यति रुचि नरहेको कारणले गर्दा यो विषयहरू जान्ने त्यति मलाई खाँचै परेन र यसको विषयमा मलाई त्यति थाहा नै छैन